हाम्रो क्षेत्रमा राजनितिक दलहरू चाहिँ अब अहिले चलिरहेको अनित थापाले बिजीपिएम चलाइरहेछ है जो ममता बेनर्जीले उहाँलाई पनि धेरै सपोर्ट गरेर अहिलेसम्म अब वेस्ट बेङ्गालमा चलाइरहेछ र त्यस्तै गरेर अजय एड्वर्डले हाम्रो पार्टी चलाइरहेछ मोहन घिसिङले जिएनएलएफ चलाइरहेछ है र बिमल गुरुङले जीजेएमएम चलाइरहेछ र उहाँहरूलाई चाहिँ सपोर्ट गर्ने चाहिँ बिजेपी नेसनल पार्टीले उहाँहरूलाई सपोर्ट गरिरहेको छ